बगैँचामा फुलेको फल फुल देखेर पुरा खुसी लाग्छ होइन अब टिप्नु त मन पर्दैन त्यसलाई हेर्नु पनि मज्जा लाग्छ अब मज्जा लाग्छ हेर्नु नै मजा लाग्छ ब टिपेर टिपिहाल्नु चाहिँ मन पर्दैन